दार्जिलिङ जिल्लामा रहेको एकदम मुख्य शैक्षिक स्थानहरू दार्जिलिङ सरकारी महाविद्यालय अनि त्यसपछि आउँछ नर्थ पोइन्ट कलेज एनपी कलेज साउथ फिल्ड कलेज खरसाङ कलेज भयो अनि विभिन्न स्कुलहरू पनि छन् जस्तै सेन्ट ट्रिजा स्कुल नेपाली गर्ल्स हायर सेकेन्डेरी स्कुल भयो दार्जिलिङमा रामकृष्ण हायर सेकेन्डेरी स्कुल सेन्ट जोसेफ सेन्ट अल्फन्स पुष्परानी पुष्परानी स्कुल अनि आदर्श विद्यालय अनि धेरै त्यस्तो स्कुल कलेजहरू छन् दार्जिलिङ क्षेत्रमा जहाँ राम्रो अध्ययनहरू हुन्छ एकदम शिक्षाको लागि एकदमै राम्रो मानिन्छ दार्जिलिङ क्षेत्र किनभने पहिलेदेखि नै बाहिरबाट धेरै धनी मानिसका छोराछोरीहरू पनि दार्जिलिङमै दार्जिलिङ जिल्लामा नै अध्ययन गर्थे अनि सिमी दार्जिलिङ जिल्लाकै एउटा क्षेत्र मिरिकमा पनि धेरै राम्रो स्कुलहरू छ अरेन्ज लेक लुइस डन बस्को स्कुल त्यसै गरी धेरै राम्रो राम्रो स्कुल यहाँनिर एउटा दार्जिलिङ डिस्ट्रि्कमै पर्ने एउटा नर्थ बेङ्गाल युनिभर्सिटी जुन चाहिँ हाम्रो नर्थ बेङ्गालको एउटा मात्रै युनिभर्सिटी हो त्यो एकदमै राम्रो छ स्थान हो यो पनि अनि एकदम जो पढ्न रुचाउनुहुन्छ हायर सेकेन्डेरीको लागि एकदमै हाई स्टडिजको लागि रुचाउनुहुन्छ दार्जिलिङ चाहिँ एकदमै राम्रो प्रसिद्ध ठाउँ हो शिक्षाको लागि बाहिरबाट आएर पनि यहाँनिर एकदमै धेरै विद्यार्थीहरूले विद्या आर्जन गरेर अहिले राम्रो राम्रो पोस्टमा कार्यरत भइरहेका छन्